मैले आफ्नो कलाकारिताहरूलाई कहिले पनि प्रतियोगिता वा प्रदर्शनीमा दर्ता गरेको छुइनँ साथै मैले एलिमेन्टरी इन्टरमेडिएट ड्रयिङ परीक्षा पनि दिएको छुइनँ तर म चित्रकारिताहरूमा एकदमै ज्यादा रुचि राख्ने गर्दछु त्यसले मलाई धेरै सहनशीलता धेरै संयमित बनाएको छ म आफ्नो चित्रकारिताहरू आफ्नो लागि गर्ने गर्दछु मैले आफै इन्टरनेटको क्षेत्रबाट यो सबै कुराहरू सिकेको हो